मैले चाहिँ अनलाइनमा चाहिँ एयरपट्स किनेको थिएँ मलाई सस्तो र राम् सस्तो राम्रो लागेर किनेको थिएँ तर एयरपोट्स चाहिँ त्यस्तो राम्रो छैन रहेछ होइन अनि ब्याट्री मैले जुन दिन किनेँ त्यही दिन बिग्रियो होइन ब्याट्री पनि नथाम्ने हो त्यहाँदेखि जब कल आउने कल गरे बोल् बोलेको पनि नसुन्ने अनि लामो डिस्टेन्ससम्म पनि कनेक्ट नहुने अनि अनि कनेक्ट हुनु पनि टाइम लाग्ने अनि जुन फिचर्सहरू त्यो अनलाइन सपिङ गर्दाखेरि देखाएको थियो त्यो चाहिँ दुई तिनवटा मात्रै फिचर्स थियो अरू फिचर्सहरू थिएन